हेलो

ए हजुर नमस्कार एक बोरा चामल किन्नु पर्ने थियो कि तपाईँले पठाइदिनु न हौ गाडीमा हालेर तल अहिले त अब चलतीमा त त्यही राम्रो झुम्रोहरू छ त्यही चामल हालिदिनु न अलिक राम्रो पनि हुन्छ सस्तो पनि हुन्छ अनि दाम चाहिँ कति होला त्यसको आम्मामामामामा दाम त महँगो भयो नि भाइ अनि त्यो त त्यो सत्ताइस सय भन्ने चौध सयतिर हुँदैन सत्ताइस सय भनेको चौध सयतिर हुँदैन होइन अलिक अब धेरै लाने थिए नि त होइन होइन होइन होइन होइन भाइ हुँदैन कि त्यसरी त्यसो गर्दा लु पुरापुरीमा म दुई हजार दिन्छु दुई हजार रुपे बोरा लान्छु नि त छ बोरा लागतको चामल गाडीमा हालिदेऊ न त्यहाँनिर त्यहाँनिर प्रियङ्का लेखेको गाडी छ त्यो गाडीमा लगेर छ बोरा चामल हालिदिनु होस् न बासमती चामल तिबार हालिदिनु होस् दुई हजार रुपे बोरा हालिदिनु नि म तपाईँलाई गुगल पे गरिदिन्छु पैसा होइन भाइ होइन होइन भाइ अरूतिर चल्ती दुई हजारै छ नि त कि म अरूको दोकान जाऊँ त त्यसो भए गर्दाखेरि सधैँ अब तिम्रोबाटै खाएको हो सधैँ तिम्रोबाटै खाएको हो भाइ अब तिम्रोबाटै लान्छु भनेर दुई हजार गरिदिनु भनेको अन्त म क्यास टु क्यास गरिहाल्छु नि त पैसा दिहाल्छु होइन दुई हजार रुपे गरिदिनु नि त दुई हजार रुपे गरिदिनु नि लु पुरापुरी एक्काइस सय रुपे बोरा दिन्छु नि त त्यसो गर्दा त्यो म आफैँतिर्छु यता गाडी भाडा म आफैँ तिर्छु आएर तपाईँले एक्काइस सय रुपे गोटा पारिदिनु नि एक्काइस सय रुपे गरेर पठाइदिनु भाइ छ बोरा छ बोरा चामल हालिदिनु बासमती हालिदिनु होस् छ बोरा चामल हालिदिनु होस् त्यहाँनिर तल अठसट्ठी त्रिसट्ठी भएको गाडी नम्बर गाडी नम्बर छ प्रियङ्का लेखेको छ गाडी त्यो गाडीमा तपाईँले हालिदिनु नि क्याम्फर छ त्यसको ड्राइभरको नम्बर पनि म तपाईँलाई दिन्छु नि ल हुन्छ तपाईँको पैसा म गुगल पे गर्दि गरिदिहाल्छु नि खै नम्बर पठाइदिनु त पठाइदिहाल्छु म अहिले नै हुन्छ हुन्छ भाइ हुन्छ धन्यवाद हुन्छ तपाईँलाई हुन्छ तपाईँले त्यति गरिदिनु भएकोमा धन्यवाद हजुरलाई धेरै धेरै कल्याण होस् हुन्छ भाइ ए हुन्छ भाइ धन्यवाद